हेलो नमस्कार सर ए म त्यो अलिकति तपाईँको त्यो एउटा उयो देखेको थिएँ कि प्रचार देखेको थिएँ कि अनि त्यो एकाडेमीको अन्त त्यसकै लागि हजुर म्युजिकल क्लासको लागि त्यो प्रचारको प्रचारको रूपबा चाहिँ तपाईँलाई कल गरेको अनि त्यसको त्यो म्युजिक क्लास के कसो हौ त्यसको अलिकति जान्न मिल्यो अलिक राम्रो हुन्थ्यो सर

हजुर हजुर हजुर हजुर निकै इन्ट्रेस्टेड हो म म मै मतलब हजुर हजुर होइन म यहाँ गिटार सानैदेखि बजाउँदै आएको हो कि तर मतलब अलिकति मलाई क्लासिकल गिटार सिक्न मन थियो अनि हजुर हजुर हजुर त्यही त त्यो फर्महरू कहाँ भेट्छ त्यसको अनलाइन के प्रतिक्रिया छ कि कि माध्यम के छ अनलाइन हो कि अफलाइनै रिसिभ गर्नु आउनु पर्ने

हजुर ए अनि सर यो अलिकति त्यो फीको बारेमा पनि सोध्नु थ्यो फी कोसो कोसो होला हौ यो फी महिनाको चाहिँ कसरी हो एडमिसन हजुर ए त्यसो भए त्यसै त्यसै गर्छु नि त सर म त्यो उइसमै आउँछु स्टोरमै आउने हो हो अनि अनि हजुर हजुर चिन्छु निकै राम्ररी पनि चिन्छु म खासगरी त्यहाँ त्यहाँ काम गर्ने जुन चाहिँ अफिसमा एउटा दा थियो हो त्यो दासँग नि अलिकति रिलेसन राम्रै छ मेरो हो अनि म त्यही दासँगै नै आएर उयो गर्छु फेरि पछि मेरो एउटा भाइले पनि त्यहीबाट सकेको हरे कि हजुर ए हुन्छ तपाईँ त अफिसमै हुनुहुन्छ होला ए हुन्छ ल तर यसो हो कि सर मे म मतलब यो त विकली जानुपर्ने त केही उयो छैन होला यसको त अब सन्डे सन्डे जाँदा पनि हुन्छ म चाहिँ यो विक हजुर ए न त फेरि त्यो हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ त सर थ्याङ्क यू ल